दार्जिलिङमा उपलब्ध मुख्य संस्थाहरूमा चाहिँ हुन्छ सबैभन्दा तल्लो स्तरमा हुन्छ यो कमानमा हुने डिस्पेनसरी कमानमा जुन चाहिँ दबाई खानुहुन्छ त्यो त्यसको अलिकति माथि आउँछ आशा केन्द्र आशा केन्द्र पछि माथि आउँछ हाम्रो हेल्थ सेन्टर हेल्थ सेन्टरपछि अलिक माथि डिस्ट्रिक हस्पिटल अनि हामीले इफ प्राइभेट नर्सहरू राख्नु चाहन्छौ भने पनि प्राइभेट न पनि गर्न सक्छौँ हामी नेपालीहरूको चाहिँ के छ भन्दाखेरि अस्पताल पुराउनुभन्दा अगाडि चाहिँ हामी केमा विश्वास गर्छौँ भन्दा हामी धामी झाँक्रीमा विश्वास गर्छौँ अन्धविश्वास छ हाम्रो नेपालीहरूमा यसैकारण चाहिँ हामीले अस्पताल पुऱ्याउनुभन्दा अगाडि धामी झाँक्री लगाउँछौँ धामी झाँक्रीपछि आउँछ अस्पताल त्यसपछि मात्र हामी अस्पतालहरू यस्ता यस्ता कैयौँ छन् प्राइभेट नर्सिङ होम पनि हामी पाउँछौँ